मेरो विषयमा बेल्नुपर्दा म जबतक काममा कार्यरत थिएँ त्यस समय केही गर्नु मैले सकिनँ तर कामबाट म जब बर्खास्त भएँ अहिले पारिवारिक सम्बन्धमा सानो छोरा पढेर पढेर अहिले सक्यो र श्रीमति पनि अलिकति बिमारी अवस्थाले गर्दाखेरि म बाहिर काहीँ जानुसकेको छैन घरमै छु कहीँ जानुसकेको छैन किनभने अब सानोबाट कहिले युनिभर्सिटी जान्छ कहिले घरमा बस्छ यसको टुङ्गो छैन मलाई जाहानलाई हेर्नुपऱ्यो म पनि त्यति राम्रो शरीर छैन बुढेसकालले पनि होला र त्यति राम्रो शरीर छैन अहिले हालमा त्यसले गर्दाखेरि म त्यति केही गर्नु सक्दिनँ यस्तै छ अवस्था यसरी नै म बिताइरहेको छु बिहान बेलुका बिहान उठ्यो पूजापाठ गऱ्यो कर्मकाण्ड के के दिनभरि के के गऱ्यो र बेलका फेरि खाना केही बनाउनुपऱ्यो बनायो खायो सुत्यो बिहान उठ्यो पूजापाठ गऱ्यो र खानाहरू बनायो सबैलाई खाना दियो आफू पनि खायो र केही कपडा धुनु छ अलिअलि धुन्छु सबै त सक्दिनँ अब एउटा मिसिन ल्याएको छ सानो छोराले त्यही मिसिनमा सानो छोराले धुन्छ म त सक्दिनँ अलिअलि भएको त्यो कपडाहरू धुन्छु भाँडा मोल्छु म खाना बनाउँछु यो चाहिँ मेरो कर्म चल्दैछ